हेलो हजुर दार्जिलिङ टुर्स एन्ड ट्र्याबल्सबाट बोल्नुभएको ए होइन म चाहिँ यता मुम्बईबाट आउने सोच्दैछु कि म दार्जिलिङमा घुम्नु अन्त अलिक नाम सुनेँ राम्रो छ जग्गा भनेर अनि चाहिँ पर्सीको चाहिँ मेरो ट्रेन छ म चाहिँ पर्सी आइपुग्छु यहाँ एनजेपीमा अन्त यसो अब हजुर म चाहिँ दार्जिलिङ घुमौँ भनेर नि अन्त अब यसो लोकल एउटा अब टुर गाइडहरू कोही पक्रेर कि त अब टुरिज्महरूको कोही अब एजेन्सीहरू पक्रेर चाहिँ घुमेको चाहिँ सजिलो हुन्थ्यो जस्तो लाग्यो अब तपाईँहरूलाई जग्गा थाहा हुन्छ मज्जाले हो त्यसले गर्दाखेरि नि अब गाडीहरू के कसो हो अब यहाँ यहाँबाट त आउनुपऱ्यो दार्जिलिङ अन्त के गाडीहरू के गरिदिनुहुन्छ कि होटलको स्टेहरू के कसो भनिदिनुहोस् न मलाई हजुर हजुर एनजेपीमा म हजुर एनजेपीमा म पर्सी बिहान चाहिँ कति साँढे एघारतिर आइपुग्छ भनेको छ ट्रेन साँढे एघार बाह्र त्यस्तै हुन्छ होला दिउँसो

हजुर हजुर होमस्टे नै राम्रो होला हौ है होटेलभन्दा त होमस्टे नै राम्रो होला हजुर

सोनादा सोनादा नै ठिक होला हौ सायद सोनादाको जहाँ भन्नुभयो तपाईँले त्यतै ठिक होला सायद अलिकति बजारभन्दा चाहिँ बरू यसो अलिकति उयो के रे क्या गाउँतिरै हुन्छ नि राम्रो पनि यसो मज्जा पनि आउँछ

हजुर हजुर हजुर ए हजुर

अँ अन्त हजुर दार्जिलिङमा घुम्ने जग्गा चाहिँ दार्जिलिङतिर चाहिँ हजुर हजुर हजुर हजुर

ए हजुर टोय ट्रेन है दार्जिलिङको ए हजुर

म त अब कति तपाईँको प्याकेज कति हुन्छ त्यसको हिसाबले अब अगर महँगो भयो भने त गएको दिन छोडेर एकदिन बसेर अर्को दिन आइहाल्छु अब ठिकैको यसो अफोर्टेबल भयो भने चाहिँ म सोच्दैछु दुई रात तिन रात जस्तो बस्नु थ्री नाइट फोर डेजको चाहिँ गरौँ सोच्दैछु हजुर हजुर यही नम्बरमा छ नि वाट्सएप ए हुन्छ प्याकेज पठाउनुहोस् न मलाई ए हुन्छ हुन्छ हुन्छ म तपाईँलाई कल ब्याक गर्छु नि हेरेर ल मलाई पठाइदिनुहोस् न प्याकेजहरू के कसो कता घुम्नेहरू खाने सबै गरेर हुन्छ हुन्छ हुन्छ ल हुन्छ थ्याङ्क यू हुन्छ हुन्छ